मलाई संसारको धेरै ठाउँ घुम्नु छ मन छ त्यस मध्ये चाइना चाइनामा हामीले देख्ने गर्छौँ त्यहाँको मानिसहरूको फेस हामीसँगै मिल्छ अनि त्यहाँ धेरै पपुलेसन पनि छ अन्त हामीले फोनतिर टिभीतिर देख्ने गर्छौँ है त्यहाँको मान्छेहरूले चाहिँ एकदमै उसिनेको त्यस्तै खानाहरू खान्छन् रियलमा हेर्नु मन छ के अब उनीहरूको लाइफ स्टाइल चाहिँ कस्तो हुन्छ भनेर त्यसरी नै जिउनु मन छ अनि मलाई कश्मीर पनि जानु मन छ कश्मीर चाहिँ हामीले बलिउडतिर हेर्दाखेरि एकदमै सुन्दर देखिन्छ सबभन्दा संसारको सुन्दर ठाउँ देखिन्छ त्यही कारण अनि मलाई दुबई पनि जानु मन छ दु दुबई मेरो हस्बेन्डसँग फ्लाइटमा चढेर जानु मन छ फ्ला किनभने मैले फ्लाइट चढेको छुइनँ फ्लाइट मा चढ्दा कस्तो हुन्छ त्यो फिलिङ्ग्स अहिलेसम्म एक्सपिरियन्स छैन त्यही कारण त्यहाँ जानु मन छ अनि नेपाल नेपालमा धेरै सुन्दर सुन्दर ठाउँहरू छ धेरै मन तीर्थ यात्राहरू पनि छ त्यही कारण मन नेपाल पनि जानु मन छ किनभने नेपाल र नेपालमा अब नेपालीहरू हन्छन् हामी पनि नेपाली हो तर हामी इन्डियन त्यही कारण हाम्रो र उनीहरू बिच के चाहिँ फरक हुन्छ कति कुरा के चाहिँ फरक हुन्छ त्यही जान्नु मन छ त्यहाँ गएर दस पन्ध्र दिन बसेर त्यहाँको लाइफ स्टाइल जिउनु मन छ अनि दुबई पनि जानु मन छ धेरै ठाउँ जानु मन छ मलाई संसारको